हामीले पहिला खेल्ने खेलहरू जस्तो लुकिडुम किट्टु लट्ठुहरू यस्तोहरू खेल्थौँ गिल्ली डन्डाहरू त्यतिखेर अब क्रिकेट फुटबलहरू पनि खेल्थौँ कहिलेकाहीँ बाहिर तर त्यस्तो साथीभाइहरू थिएन जो क्रिकेटहरू खेल्ने जति त्यति मजा आउँदैन थियो अहिलेको नानीहरूले चाहिँ अब बाहिर खेलौँ भनेपछि यही क्रिकेट फुटबल यस्तोहरू मात्रै खेल्छ पहिलाको जस्तो गेमहरू छैन अनि बेसीजस्तो नानीहरूले त अब यो फुटबल क्रिकेट पनि खेल्दैनन् आजकालको नानीहरू त अब भिडियो गेम फोनमा नयाँ गेमहरू कम्प्युटरमा नयाँ गेमहरू खेल्छन् बेसी जस्तो चाहिँ यिनीहरू भित्रै खेल्छन् अब त्यस्तो बाहिर आउटडोर गेमहरू त खेलेको अब देख्दिनँ पनि म कम्तीजना मात्रै छ जस्तो फुटबल क्रिकेटहरू खेल्ने बेसी जस्तो त अब नयाँ गेम आयो हरे अनलाइन गेम खेल्छन् आजकल त नयाँ नयाँ अनलाइन गेम मोबाइल गेम भन्छ कम्प्युटार गेम भन्छ त्यसले गर्दा त्यस्तो उयो त छैन तर पनि अब खेल्यो भने बाहिर चाहिँ त्यही फुटबल क्रिकेट यति नै हो मैले देखेको बेसी जस्तो त फुटबलै खेल्छन् क्रिकेटभन्दा पनि फुटबललाई बेसी महत्त्व दिन्छन् क्रिकेटभन्दा बाहिर खेल्यो भने चाहिँ नभए त सबैजना आजकल त अब भिडियो गेम भयो मोबाइल गेम त्यस्तोमै छन्